होइन मलाई चाहिँ त्यस्तो लाग्दैन केटीले मात्रै अब के हरे खाना बनाउनु पर्छ भनेर चाहिँ होइन अब केटाले बनाउँछ अब बनाउनेले होइन कति झन् केटीहरू भन्दा पनि राम्रो बनाउँछ झन् नयाँ नयाँ डिसहरू उयो गरेर के हरे पकाएको हुन्छ केटाहरूको होइन केटाहरूले पनि प्रायः जस्तै अब हेर्नु होस् न अब अहिलेको उयसमा प्रायः जस्तो हामीले होटेलतिर गयो भने जहाँ पनि गयो भने केटीले त बनाएको त हुँदैन केटाले नै बनाएको हुन्छ त्यही केटाले बनाएको नै हात कस्तो मिठो मिठोहरू बनाएको हुन्छ कस्तो कस्तो राम्रो राम्रो आइटम आइटम देखाएको हुन्छ बरु हाम्रो केटीहरूले चाहिँ त्यहाँदेखि चाहिँ त्यो देखेर चाहिँ अब हाम्रो केटीहरूले चाहिँ घरमा पनि अब त्यस्तै खाले बनाउँछ अब हुनु त अब त्यही हो अब केटा र केटीमा भन्यो भने चाहिँ अब केटी केटी पनि अब बाहिर बाहिर उयो उयोतिर बाहिर कमाउनु पऱ्यो भने त कमाउँछ घरमै बसेर खाना मात्रै बनाउने खाले त होइन होइन हुँदैन अहिलेको जेनेरेसनमा हेऱ्यौँ भने त अब केटा केटीहरू त बराबरै हो केटाले बाहिर कमाउनु सक्छ भने केटीले सक्छ हो केटाले के घरमा बसेर अब सबैलाई खाना पान खानपान बनाउनु गर्नु सक्छ भने केटीले गर्छ त्यही हो अहिले त बराबर नै चल्नु पर्छ अन्त त्यही हो हाम्रो चाहिँ मेरो चाहिँ मेरो मैले भनेको चाहिँ किन अब केटाहरूले बनाउँछ भन्यो भने चाहिँ मेरो चाहिँ मेरो बाबा मेरो भाइ मेरो दाजुहरूले पनि बनाउनु हुन्छ मिठो मिठो बनाउनु हुन्छ खानाहरू होइन कोही बेला अब यस्तै हाम्रो दसैँ तिहार के के अब आएको छ भने चाहिँ अब हामी भन्दा नि हामी केटीहरू महिलाहरू भन्दा पनि बेसी चाहिँ हाम्रो चाहिँ घरमा चाहिँ फ्याम्लीहरू चाहिँ पापाहरूले गर्नु हुन्छ हो पापा दाजु भाइहरूले गर्नु हुन्छ उनीहरूले नै अब ठुल्ठुलो खानाहरू भतेरहरू त उनीहरूले बनाउँछ हामीहरू त त्यसमा त उयो गर्दैन त्यही भएर चाहिँ मैले चाहिँ अब केटाले बनाउँछ भनेर चाहिँ भनेको